म त स्कुलहरू त गइनँ तर सानोमा यसो केही उयोहरू कोरिन्थ्यो कागजहरू कोरिन्थ्यो कोरेर के के चित्रहरू बनाइन्थ्यो त्यति नै हो अनि अहिले चाहिँ नानीहरू अब ड्रोयिङ क्लास भनेर जान्छन् यहाँ आधा घन्टाको बाटो छ सिक्नुका लागि जान्छन्